राम्रो गुणस्तरको नस्ल र स्वास्थ्य जनावर कसरी चिन्नु पाइन्छ भन्दाफेरिमा तपाईँको जस्तो कुनै पनि जनावर अब खाएको हष्टपुष्ट भएको अलिकति हेल्दी भएको स्वास्थ्य भएको जनावरको रूप रङ नै अर्को हुन्छ जस्तो म उदाहरणमा गाईको दियौँ भन्दाफेरि अब गाईको नस्लमा जुन चाहिँ हेर्दाफेरि त गाई धेरै किसिमको हुन्छ कसैलाई हामी देसी भनिन्छ कुनै हामी जर्सी भन्छौँ तर साँचो भनौँ भने देसी जुन गाई हुन्छ त्यो धेरै नै राम्रो स्वास्थ्य र त्यसको दुध पनि धेरै नै राम्रो खाले हुन्छ अब र सब गाई गाईहरूलाई चाहिँ के गर्नु पर्छ भन्दाखेरि हामीले त्यसलाई राम्रो गुण र उयो भन्दाफेरि अब देसी गाईको चाहिँ के हुन्छ भन्दा त एक त त्यसलाई पाल्नु पनि धेरै सुविधा सजिलो त्यसलाई हामी सजिलो घरमा पाल्न पनि सकिन्छ एउटा सानो परिवारमा पाल्नु पनि सकिन्छ किन भन्दाफेरि त्यसलाई धेरै दुःख खट्नी पनि गर्नु पर्दैन धेरै त्यसको पछाडि मेहनत पनि गर्नु पर्दैन त्यसलाई हामी बिहान लगेर कुटी दिन सकिन्छ र त्यसको जुन दुध हुन्छ त्यो सबभन्दा राम्रो मिठो दुध हुन्छ कम्ती दिन्छ देसी गाईले तर राम्रो हामीलाई लाभदायक दुध हुन्छ त्यसको जुन मलाई हुन्छ जुन हामी जुन दुध जमाएर घिउ निकाल्छौँ जुन तवरले घिउ निकाल्छौँ धेरै नै राम्रो धेरै नै उयो हुन्छ तर पनि राम्ररी जमिदिन्छ खाँदा पनि मिठो हुन्छ एक किसिमले हेर्दाखेरि त्यो त्यो किसिमको देसी गाईको चाहिँ गुण मैले धेरै नै देखेँ अब यस्तो उदाहरण दियौँ भने कुखुराहरूमा देसी कुखुरा हुन्छ घरमा पालेको जुन कुखुरा हुन्छ त्यो धेरै नै राम्रो धेरै नै गुण भएको कुखुरा चाहिँ त्यो कुखुरामा कुखुराको जुन मासु हुन्छ त्यो खानुमा पनि एकदम धेरै नै स्वादिष्ट हुन्छ त्यसको अन्डा पनि धेरै नै त्यसमा प्रोटिनले भरिएको हुन्छ जुन चाहिँ के भन्छ र देसी कुखुराको कुखुरा र पोल्ट्रीमा हेर्यौँ भने पोल्ट्रीको मासुमा भलै के भन्छ हेर्दाफेरि खँदिलो राम्रो देखिन्छ तर त्यसमा केही पनि गुण हुँदैन त्यसमा सिर्फ फ्याट मात्र धेरै हुन्छ र के भन्छ त्यसमा धेरै प्रोटिनहरूको पनि त्यस्तो उयो हुँदैन जति कि हाम्रो लागि देसी कुखुरा राम्रो हुन्छ र यसरी नै धेरै गाईहरूको नै सब जीव जन्तुका आफ्नो आफ्नो गुण अनुसार उनीहरूलाई छुट्याएको छ अब यहाँ सोच्यौँ भने तपाईँको धेरै किसिमको गाईबस्तुहरू धेरै किसिमको के भन्छ जनावरहरू देख्न पाइन्छ जो आफ्नो आफ्नो गुणले गर्दा आफ्नो आफ्नो आफ्नो ठाउँमा धेरै नै राम्रो भएर राम्रो देखिरहेको छ अब राम्रो मैले गाईको त पक्का गुण भनिहालेँ कि देसीको गाईको दुध पनि राम्रो हुन्छ त्यसको जुन दही भयो त्यस त्यसको जुन घिउ भयो त्यो सबभन्दा राम्रो हुन्छ किनकि देसी गाईको दुधमा तर मजाले लाग्छ त्यसको दुध खाँदामा पनि मिठो हुन्छ र क्याल्सियमले भरिएको हुन्छ एक र घर आफ्नो चरेर आएको उयो हुन्छ र तिनीहरू चरेर आएकाले गर्दाफेरि जङ्गलको छेउछाउको राम्रो घाँसहरू खानु पाइन्छ जसले गर्दाखेरि त्यो दुध हाम्रो लागि धेरै नै लाभदायक यस्तो किसिमले हेर्दाफेरि उनीहरूको गुण अनुसारले उयो गरेर हेर्दामा जुन हेर्दामा त्यो मोटो दरिलो तगडा जुन हेर्दामा एकदम बोसोले भरिएको त्यो मात्र गुणकारी हुँदैन जो हेर्दामा एकदम उयो हुन्छ त्यो पनि राम्रो हुन्छ गुणकारी नै हुन्छ त्यो यस्तो सोचेर हेर्दाखेरि त्यो त्यसलाई चाहिँ हामीलाई धेरै नै स्वास्थ्यकारक हुन्छ